हेलो ए होइन अहिले बर्खाको पानी हो त्यस्तै हुन्छ अहिले माथि त्यो लेकको झिल पनि अलिक मैला मैला छ त्यो पानी बर्खाको पानी र त्यो मुनी त्यो लेदो जमिन्छ नि त अन्त त्यो त अब अहिले नै सफा गर्न मिल्दैन हो अहिले समस्या भनेको अब त्यही हो त्यही सप्लाई भइरहेको छ सबैलाई अब त्यति त तपाईँहरूले खा पिउनको लागि चलाउनुको लागि त प्युरिफाई गरेरै चलाउँनु पर्यो होइन योपालि अलिक हजुर योपालि अलिक त्यस्तै छ हामीलाई पनि समस्यै छ अब त्यो खर्च गर्ने बजेटहरू पनि अब डिपार्ट हामीलाई आएको छैन अन्त त्यो भएर अस्तिको अस्तिको वर्ष चाहिँ सफा गरेको थियो नि त योपालि चाहिँ अब सफा गर्न पाएको छैन अन्त त्यो भएर तपाईँहरूले पनि बुझिदिनु भयो भने राम्रो हुन्छ हामीलाई पनि अब समस्यै छ हामीलाई पनि अब त्यो मैला पानी सप्लाई गर्न त अब मन त मान्दैन के गर्नु अब अब समस्यै छ हाम्रो पनि हुन्छ हुन्छ अब तपाईँहरूले पनि त्यो हजुर अब तपाईँहरूले त्यो पिउनुको लागि चाहिँ त्यो अलिक राम्रै पानी खोजेरै पिउनुहोस् अब गाडीहरू मगाएरबाट मगाएरै पिउनुहोस् हो अब लुगाहरू धुन त त्यो अब दु ख सुख हुनुपर्ने त्यो अब डोलतिर जमाएर होइन मुनि तरिन्छ नि त लेदो त त्यसरी लुगा धुने चाहिँ अब त्यसरी सकिन्छ ल